यताको सबभन्दा यो राम्रो हिस्टोरिक जग्गाहरू चाहिँ कुचबिहार हो यता अब सबभन्दा राम्रो नै राजबाडी हो त्यहाँ राजबाडीमा चाहिँ सबभन्दा राम्रो जिनिस चाहिँ छ कि पुरानो पुरानो जग्गाहरूको मान्छेहरू त्यहाँ फोटोहरू छ कोइन्स छ पहिला जमानाको कोइन्स छ अझै के के छ त्यहाँ कुचबिहारमा बहुत कुछ छ त्यसको बाद त्यहीँ छेउमा अलिकति छेउमा अलिपुरमा राजाभात खावा छ अझै त्यता चाहिँ अब एउटा खोला छ नि त कस्तो मजा आउँदो रहेछ खोला अन्त त्यहाँ अझै बहुत कुछ छ त्यहाँ त्यही अझै छेउमा छ एउटा के बक्सा फरेस्ट बक्सा फरेस्टदेखिको अझै छ फारसै फारस छ अन्त चाहिँ त्यो फारसतिर चाहिँ हात्तीहरूले गर्दा चाहिँ त्यो फारस फेमस भएको त्यसको बाद यहाँ फेमस भएर चाहिँ हात्तीहरू फेरि यता कालचिनीमा चाहिँ छ एउटा कुन जग्गा पो भन्दै म्युजियम तर त्यो म्युजियमको नाम थाहा छैन तिम्रो कस्तो मजा मजाको उयो पहिला पहिला जमानाको स्केलेटनहरू छ हात्तीको स्केलेटन छ मान्छेहरूको यो छ अझै सुँगुरको पनि छ बँदेलहरूको पहिला जमानाको छ अन्त हरिणहरूको छ त्यहीपछि त्यहाँको जग्गाहरू पनि निकै राम्रो छ अन्त त्यता चाहिँ चराहरूसँग कस्तो मजा मजाको पख पखिलो खालेको चहकिलो खालेको कस्तो खाले चरा हेर्ने त्यहाँ तपाईँहरू जानुसक्छ अन्त त्यहाँ हात्ती पनि कस्तो कस्तो टाइपको हेर्ने त्यहाँ सब टाइपको हात्तीहरू पख जस्तो कि बँदेल हात्ती सुँगुर हात्ती त्यसको बाद सुँगुरहरू भेटाउँछ बँदेल बहुत कुछ अन्त कुचबिहारको त्यहाँ अझै भन्दैछु त्यहाँ ट्रेडिसन साइडमा एउटा स्कुल छ त त्यहाँ चाहिँ नि पुरानो पुरानो जमानाहरूको खानाहरू पाउँछ त्यसको बाद त्यहाँ अझै त्यता बक्सा फरेस्टको चाहिँ त्यहाँ बाघहरू त्यत्ति भेटाउँछ र हात्तीहरू भेटाउँछ त्यही बाघ र हात्तीले गर्दा त्यता बहुत फेमस भयो त्यो त अहिले अझै यता हाम्रो लामा ढाबा हो त्यो पनि अहिले फेमस हुँदै जाँदैछ त्यो पनि अहिले अब अर्को दुई हजार अहिले चौबिस चल्दैछ पच्चिसमा चाहिँ अब त्यहाँ पनि हल्का फेमस हुन्छ होला त्यसपछि अझै बहुत जग्गा अहिले हुनु जहाँ फेमस जस्तो कि कालचिनीमा राइमटाङ जग्गा एउटा छ हो त्यो पनि कसैले चिन्दैन अब त्यही बादमा चाहिँ अब यो पनि फेमस हुन्छ होला त्यसको बाद यहाँ सुँगुरहरू चाहिँ अधिकै पाउँछ है तपाईँहरूले सुँगुरहरू हेर्नु छ भने यता आउनु चराहरू यहाँ छ हेर्नु ए मा हेर्नु त्यहाँ आउनु त्यसको बाद हात्ती हेर्ने छ भने आउनु त्यसको बाद यता चाहिँ मजा मजाको जिनिसहरू पाउँछ क्या यता राइ कालजचिनीको भित्र राइमटाङ भन्ने जग्गा अलिपुरमा छ त्यसको त्यहाँ कस्तो मजा मजाको जग्गा छ तपाईँहरू आउनुसक्छ यहाँ घुम्नु अब तपाईँहरूले टुरिस्ट भएर आयो भने मजा हुन्छ हामी जस्तो अब बेकार मान्छेहरू यहाँ के गर्ने तपाईँहरू अब बाहिरदेखिको आयो भने अब त हामीलाई पनि पैसा दिनु दानपेटी उठाउनु बुद्ध जयन्ती त पार भयो अब कसरी दानपेटी उठाउनु अब त्यसको बाद हामीलाई पनि नि अलिक यता हिस्टोरिक जग्गा हो त्यही कुचबिहार राजाभातखावा बक्सा फरेस्ट र बक्सा डुवर्स अलिपुरको डुवर्स कन्या भन्ने हो त्यहाँ पनि कस्तो मजाको छ त्यहाँ कोर्ट हो त्यहाँ त्यता अब कोर्ट भएर अलिपुरको फेमस पक्ष डुवर्स भएर कोर्टले गरेर अन्त त्यत्ति नै हो आज जग्गा त अब याद आएको छैन मलाई र बेसी त्यसको भयो